विनायक होटल बोलेको ए सुन्नुहोस् न म यहाँ कलकत्ताबाट बोलेको कि अन्त मलाई तपाईँको होटलमा कति एक हप्ताको लागि बुकिङ गर्नु छ त्यसमा लन्च डिनर ब्रेकफास्ट सबै बुक गरिदिनु हुन्छ हजुर ए म कलकत्ताबाट बोलेको म र मेरो साथी आउँदैछ हो आइ मिन एकजना मात्रै छ म र मेरो साथी अन्त हामीलाई एउटा रुम गर्दिनुहोस् तर डबल बेड हुन्छ नि हजुर हजुर त्यही भनेको अन्त तपाईँ अब मलाई के भन्छ प्राइसेजहरू अब कति कति छ त्यसमा बिल बनाएर यहाँ सेन्ड गरिदिनुहुन्छ हजुर सुन्नुहोस् मैले त्यहाँ कालिम्पोङमा अब टुरिस्ट प्लेसेसहरू डेलो भन्ने ठाउँ इन्टरनेटमा सर्च गरेको थिएँ त्यहाँ पनि तपाईँ लान सक्नुहुन्छ हजुर हजुर भन्नुहुन्छ काइन्डली हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर सुन्नुहोस् न के भन्छ सबै एफोर्डेबल प्राइसमै हुन्छ होइन सबै ए तर मैले भनेको यस्तै सर्भिस चाहिँ हुनुपर्यो राम्रो खालके सर्भिस पैसा त तपाईँ नसुर्ताउनुहोस् जति पनि भइहाल्छ कि हजुर हुन्छ त्यसो भने म कलकत्ताबाट चाहिँ नि आजको फ्लाइटमा निस्किँदै छु हो हजुर त्यति बेला तपाईँको ड्राइभर पनि तपाईँले सेन्ड गर्न सक्नुहुन्छ हजुर के भन्छ हामी बागडोग्राको फ्लाइटबाट आउँछ हुन्छ प्लिज अलिकति हामीलाई वेट चाहिँ गर्न नलाउनुहोस् ल किनकि हाम्रो अलिक अर्को इम्पोर्टेन्ट काम पनि छ नि त कि हजुर ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु सो मच हुन्छ हुन्छ